अहिले गाउँमा जुन पञ्चायत भोट हुनआँटेको छ है अन्त यस पञ्चायत भोट विषयमा चाहिँ तपाईँको धारणा के छ नमस्ते यो जुन अहिले तपाईँको पञ्चायत भोटको विषयमा मलाई सोध्नुभएको रहेछ है यसमा चाहिँ मेरो धारणा के छ भन्नुहुन्छ भने तपाईँको मैले जान्दा र बुझ्दा चाहिँ अब तेइस साल बादमा यो पञ्चायत इलेक्सन आएको है दार्जिलिङ खरसाङ कालेबुङमा र यसमा चाहिँ अब मेरो देख्नुमा चाहिँ तपाईँको इन्डिपेन्डेन क्यान्डिडेड जो स्वतन्त्र उम्मेद्वार हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले जितायौँ भने चाहिँ हाम्रो यसो पञ्चायतको विकास हुन्छ कि भन्ने चाहिँ मेरो एउटा धारणा नि तपाईँहरूमाझ म साझा गरिरहेको छु है म यसलाई उसलाई जिताऊ त म भन्नु सक्दिनँ र मेरो देखरेखमा चाहिँ तपाईँको मेरो सोचाइमा चाहिँ है जतिसक्दो जति महानुभावहरू हुनुहुन्छ जतिजना भोटर्सहरू हुनुहुन्छ है उहाँहरूले चाहिँ योपालिको चाहिँ तपाईँको स्वतन्त्र उम्मेद्वारलाई जिताइदिने म अपिल पनि गर्दछु धन्यवाद